मैले चाहिँ एउटा साडी किनेको थिएँ एकदमै कम्ती दाममा सस्तो दाममा अनि एकदम राम्रो लाउँदा पनि एकदम हल्का आफूलाई एकदम कम्फर्टेबल हुने मुजाहरू पनि मजाले मिल्ने त्यसको फुलहरू पनि एकदम बाहिरी भित्र एकदम भित्रसम्म फुलको छाप भएको अनि त कलरहरू पनि नजाने फ्याड् कलर पनि नहुने एकदमै राम्रो थियो त्यो साडी चाहिँ सस्तो अनि राम्रो अब हामी जस्तै मोटो मान्छेहरूलाई त गख्रकै परेको साडी लायो भने अझै मोटो देख्ने भद्द परेको देख्ने यो साडी जुन मैले किनेको साडी चाहिँ सस्तो दाममा किनेको तर यति राम्रो जिउमा सपक्कै परेर मिल्ने मोटो पनि नदेखिने अनि लाउँदाखेरि पनि एकदम हल्का आफूलाई कपडा साडी लगाउँदाखेरि अब कस्तो कम्फर्टेबल हुँदैन तर त्यो साडी लाउँदाखेरि चाहिँ जुन मैले किनेको साडी थियो त्यो लाउँदाखेरि चाहिँ मलाई एकदमै मैले साडी लगाएको छु भन्ने चाहिँ मलाई महसुसै भएन एकदम कम्फर्टेबल र एकदम राम्रो साडी थियो अनि त त्यस त्यस साडी चाहिँ मैले एकदम सस्तो दाममा किनेको थिएँ